अनलाइन सामान हट्केस मगाएको थिएँ खाना बोक्नुको लागि तर राम्रै हुँदो रहेछ हौ बिमारीहरूलाई अवस्था व्यवस्था यसो राम्रो तातो बस्दोरहेछ खाना हट्केसमा अनलाइन सामान राम्रै हुँदो रहेछ